पशुपालनले मानिहरूलाई धेरैभन्दा धेरै सहयोग पुऱ्याएको छ गाईको दुध बेचेर आफ्नो घर चलाउँछन् र मलहरू पनि गाईको काम लाग्छ त्यो बारीमा पनि हाल्न हुन्छ र बेच्न पनि हुन्छ खसीहरू पाल्यो भने त्यो मासुहरू खान मिल्छ कुखुराहरू पाल्दा पनि मासुहरू खान मिल्छ र गाईको दुध पनि बेचेर त्यसबाट धेरै हामीले कुराहरू किन्न सक्छौँ र आफ्नो परिवार चलाउन सक्छौँ गाई पालनले पशुपालनले हामीलाई एकदमै समाजिक जीवनमा घर व्यवस्थामा धेरैभन्दा धेरै हामीलाई सहायता पुऱ्याउँछ